भर्खरै जन्मेको नानीहरूलाई चाहिँ हामीले कसरी हेरचाह गर्नुपर्छ भन्दाखेरि चाहिँ भर्खर जन्मेको नानीलाई हामीले नुहाइ दिनुपऱ्यो पुछपाछ गरिदिनु पऱ्यो र नानीलाई सर्वप्रथम चाहिँ आमाको दुध दुध खुवाउनु पऱ्यो अनि त्यो नानीलाई चाहिँ हामीले दिन बिराउँदै नुहाइ दिनुपऱ्यो अन्त नानीहरूलाई फेरि जन्मिदाखेरि सब जन्डिस लाग्ने डर हुन्छ र यो जन्डिस लाग्ने डर हुनाले चाहिँ नानीहरूलाई हामीले बिहान बिहान चाहिँ घामको त्यो छाँयामा राख्नुपर्छ आफ्नो आमाको काखमा राखेर र एउटा लुगाले चाहिँ नान नानीको टाउकोमा चाहिँ यसो सेकिदिएर चाहिँ नानीलाई चाहिँ त्यो घाम हामीले बिहान बिहान घाम दिनुपर्छ उनीहरूलाई एक महिनासम्म हामीले त्यसरी घाम दिनुपर्छ अन्त जब नानीहरूलाई हामी नुहाउँछौँ नुहाएपछि तोरीको तेलले एकदम मालिस गर्नुपर्छ त्यसरी मालिस गऱ्यो भने नानीहरूको हड्डीहरू एकदमै बलियो हुन्छ नानीहरू दुध अन्त नानी जब नानीको दुधु चाहिँ आमा आमाले चाहिँ छ महिनासम्म मजाले दिनुपर्छ कति नानीहरूले छ महिनासम्म केही खाँदैन आमाको दुधले नै हुन्छ र कोही नानीहरू चाहिँ अलिकति हेल्दी भएको हुनाले चाहिँ त्यो नानीहरूलाई चाहिँ हामीले चाहिँ तिन महिनादेखि पनि खाने दिनुपर्छ जस्तै बस्तीको चामल ल्याएर भुटेर पिठो मसिनु पिसेर लिटो बनाएर खुवाउनु पर्छ उनीहरूलाई चाहिँ किनभने उनीहरूलाई आमाको दुधले पुग्दैन त्यसो लिटो खुवाउनु पर्छ यदि आमाको दुधले पुगेन भने नानीहरू यति साह्रो रुन्छ नानीहरू यति साह्रो रु रुँदाखेरि त्यो नानीहरूको नाइटोहरू पनि फुलिन सक्छ त्यो नाभी काटेको नाइटो चाहिँ एकदमै फुलिन सक्छ त्यसले गर्दा नानीहरूलाई चाहिँ एकदमै हेरविचार गर्नु पर्छ जन्मेको नानीहरूलाई चाहिँ जब नानी तिन महिना पुगेपछि कतिले त्यहाँदेखि फेरि कतिले चाहिँ उयो पनि दिन्छ के भन्छ त्यो चम्पाहरू पनि दिन्छ नानीलाई अहिले त नयाँ नयाँ निक्लिएको छ नि सिरिलेक्स छ के केहरू निक्लिएको छ हो त्यस्तो दिन्छ अनि जब नानीहरू पाँच महिना पुग्छ पाँच महिना पुगेपछि नानीहरूको भात खुवाइ गर्छ भात खुवाइमा चाहिँ नानीहरूलाई दाल भात सब्जी एकै ठाउँ पकाएर नानीहरूलाई खुवाउँछ त्यो चाँदीको चम्चीले खुवाउँछ खिरहरू खुवाउँछ त्यति बेला नानीलाई त्यो नानीलाई पुरा स्याहार्नु पर्छ नानीहरूलाई सफा एकदमै हामीले सफा राख्नुपर्छ नानीलाई नानीको आमालाई नानीलाई चाहिँ एकदम सफा राख्नुपर्छ त्यहाँदेखि छ महिना पुग्छ त्यहाँदेखि छ महिना पुगेपछि नानीहरू अलिकति बस्नुहरू पनि थाल्छ नानीहरू छ महिना पुगे पछि चाहिँ अन्त जतिसक्दो चाहिँ नानीहरूलाई मुखमा केही हाल्नु दिनु हुँदैन नानीहरूलाई सधैँ सफा राख्नुपर्छ बिहान उठेकोदेखि नानीलाई साफ सुधारहरू गर्नुपर्छ अन्त जब नानीहरू चाहिँ एक वर्ष पुग्छ एक वर्ष पुगेपछि भने अलिअलि कोही नानीहरू चाहिँ उभिन्छ कोही नानी चाहिँ अलिकति हिँड्नु पनि खोज्छ नानीहरूलाई चाहिँ तर हामी नानीहरूलाई चाहिँ एकदम केयर गर्नुपर्छ

नुहाइ दिनुपर्छ प्राय मालिस गर्नुपर्छ नानीहरूलाई एकदम तेलले मालिस गर्नुपर्छ खाने तेलले तेलले मालिस गऱ्यो भने चाहिँ नानीहरूको हड्डीहरू चाहिँ एकदमै बलियो हुन्छ नानीहरूलाई सर्दी लाग्दा नानीको तालुमा छ्याप छ्याप छ्याप छ्याप गर्नुपर्छ नानीको ढाडमा नानीको पैँतालामा एकदमै चिसो नलागोस् भनेर चाहिँ नानीहरूलाई चाहिँ हामीले एकदमै तेल मालिस गर्नुपर्छ साफ सुधर राख्नुपर्छ नानीहरूलाई हामीले एकदमै